मैले चाहिँ सानैदेखिको साथीहरूसँग पौडी खेल्नु अब सिकेको होइन मैले जस्तो पौडी खेल्नु फर्स्टमा सिक्दाखेरि चाहिँ अब त्यो जस्तो केराको दाम्चामाथि चढेर होइन हात र खुट्टा अब चाल्ने सिकेँ होइन त्यहाँदेखि त्यस्तो भयो त्यहाँदेखि ढुङ्गामाथिबाट जम्प हान्ने है अन्त तेस्तोहरू गऱ्यो अब ब्याक फोल्ड गर्नु होइन अब फेरि उल्टा अब ब्याक अब पौडी खेल्नु अब पिछाडी सरेर अब पौडी खेल्नुको लागि हामीले त्यो सिकायो सिकेँ होइन त्यहाँदेखि अब त्यो पानीमा पस्नु चाहिँ मलाई फर्स्टमा चाहिँ पुरा डर लाग्थ्यो पुरा डर लागेको थियो होइन मलाई फेरि पछाडी खेल्दै जाँदाखेरि चाहिँ अब म चाहिँ अब खेल्दै जाँदा चाहिँ अब त्यस्तो चाहिँ डर लागेन तर फर्स्टमा चाहिँ धेरै डर लाग्यो होइन अन्त मलाई चाहिँ अब त्यो अब पौडी खेल्नु चाहिँ साथीहरूले सिकाएको होइन